हाम्रो क्षेत्रमा चाहिँ होइन मनोरञ्जनको क्रिया प्लानहरू के के छ भन्दाखेरि चाहिँ हाम्रो यता छ एउटा फुटबल ग्राउन्ड होइन ठुलो छ त्यहाँनिर चाहिँ होइन हप्तामा म विक्लीमा हप्तामा एकपल्ट खेल्ने गर्छ दुईपल्ट खेल्ने गर्छ होइन त्यहाँनिर चाहिँ सालमा कतिपल्ट हुन्छ फुटबल म्याचहरू होइन त्यो ग्राउन्ड छ होइन अनि हाम्रो यता छ एउटा पिक्चर हल होइन त्यहाँनिर चाहिँ सबै मान्छेहरू सनडेको दिनमा होइन आफ्नो आफ्नो कामहरू छुट्टी हुन्छ त्यतिखेर चाहिँ सबैजनाले यता मान्छेहरू चाहिँ होइन त्यो पिक्चर हलमा गएर पिक्चरहरू हेर्नेगर्छ फिल्महरू होइन नयाँ न न नयाँ नयाँ फिल्महरू आउँछ त्यहाँनिर चाहिँ होइन नाना थरीको फिल्महरू रिलिज भएको हुन्छ होइन अन्त हाम्रो यताको मान्छेहरू चाहिँ सनडेको दिनमा होइन त्यहाँ फिल्म हलमा गएर फिल्महरू हेर्नेगर्छ कत्तिजनाले चाहिँ मोबाइलमा हेर्नेगर्छ होइन हाम्रो यता छ एउटा खोला छ होइन खोला छ त्यहाँनिर मान्छेहरू होइन स्विमिङहरू गर्नु जान्छ कत्तिजना स्विमिङ गर्नु जान्छ कत्तिजना होइन घरमा बसेर फोनहरू चलाउँछ कतिजना चाहिँ अब त्यहाँ होइन फिल्म हलतिर जान्छ अनि के भन्छ खोलामा चाहिँ गएर के गर्छ भन्दाखेरि खोलामा जान्छ होइन घरबाट बिहानै निस्किन्छ खानासाना प्याकस्याक गरेर होइन अनि त्यहाँनिर गएर चाहिँ उनीहरूले त्यहाँनिर मनोरञ्जन गर्छ उनीहरूले त्यहाँ गई खेल्छ अब होइन खोला छ खोलामा गई उनीहरू स्विमिङ गर्छ पौडी खेल्ने गर्छ उनीहरू त्यहीँनिर गएर खाना खान्छ उनीहरू होइन त्यहीँनिर दिनभरि टाइम होइन उनीहरू त्यहीँनिर दिनभरि इन्टरटेन्मेन्ट गरेर उनीहरू बेलुकाखेरि उनीहरू घर फर्किन्छ होइन र पिक्चर हलमा पनि जान्छ मान्छेहरू होइन त्यहाँ गएर उनीहरूलाई बेसी इन्टरटेन्मेन्टहरू हुन्छ होइन पिक्चरतिर उनीहरू हप्तामा एकपल्ट जान्छ होइन हस् किनभने हप्ताभरि काम हुन्छ र सनडे एक दिनमा चाहिँ छुट्टी हुन्छ र त्यो दिनमा चाहिँ उनीहरू त्यहाँ पिक्चर हलमा हेर्नु जान्छ होइन र न्यू म अनि हाम्रो यता छेउमा छ एउटा पाहाड पनि छ होइन पाहाडहरू छ पाहाडमा मान्छेहरू जान्छ त्यहाँनिर गएर मान्छेहरू चढ्छ होइन के के के के जिनिसहरू खोज्ने गर्छ